मलाई चाहिँ के गरेर मलाई मनपऱ्यो भन्दा चाहिँ अब मेरो त्यहाँनिर मङमायामा सबै मेरो गाउँमा सबै त्यहाँनिर एक दुईजनाले त्यहाँनिर फुल फुलबारीहरू छ उनीहरूको फुलहरूको त्यहाँनिर उहाँहरूले खेती गर्नु हुन्थ्यो मलाई अन्त उहाँहरूको देखेर मलाई पुरा मनपऱ्यो फुलहरू हेर्दा फुलहरू रोप्नु मनपऱ्यो मलाई पनि रोप्नु अन्त मैले अरूको हेरेँ अरू मान्छेहरूको हेर्दा पनि मलाई उहाँ मेरो स त्यहाँनिर छिमेकको ए छिमेकीहरूको देख्दाखेरि छिमेकीहरूको देख्दा पनि मजाको त्यो हुन्छ नि उहाँहरूले आफूले पनि रमाएर त्यहाँनिर फुलहरू रोपिरहेको र घरमा पनि मजाको त्यो देखिइरहेको घरलाई पनि मजाले सुन्दर प्रकारले देखाउने त्यो फुलको त्यो हुन्छ नि एकजना एउटा त्यो देख्ने घर पनि दामी देख्ने र त्यहाँनिर हामीले आफ्नो त्यहाँनिर टाइम पास पनि हुने फुलहरू रोप्दाखेरि त्यहाँ मलहरू यस्तो यस्तो के के सार्दाखेरि र अरूको देख्दा अन्त मलाई पनि मलाई पनि गरौँ गरौँ लाग्यो र आफ्नो मैले पनि गर्दाखेरि चाहिँ घरहरू पनि राम्रोहरू देख छ रहेछ फुलहरूले है मजाले मजाले सजाएर फुलहरू राख्दा घरहरू राम्रो देख्दोरहेछ र मैले त्यसबाटै मलाई अरूकोहरू हेरेर उहाँको घरहरू राम्रो देखेको देखेर मलाई पनि फुल रोपौँ रोपौँ लाग्यो